र आज म तपाईँहरू समक्ष यो मेरो सानो रिभ्यू राखिरहेको छु जुन प्रोडक्ट चाहिँ मेरो यो फोन जुन चाहिँ मैले अहिले चलाइरहेको छु वान प्लस नोट टू र यो मैले अमाजोनबाट मगाएको थिएँ र यसको केही पोजेटिब रिभ्यू तपाईँ समक्ष राखिरहेको छु यो फर्स्ट अफ अल त यो फोन मलाई एकदमै राम्रो लाग्यो यसको जुन जस्तो यो बनावट छ यसको जुन चाहिँ स्टाइल छ जुन चाहिँ यो क्यामेरा सेटअप छ पछाडिको एकदमै राम्रो छ र यसको क्यामेरा क्वालिटी पनि तपाईँहरूले राम्रो पाउनुहुन्छ यसको फिफ्टी मेगा पिक्सल छ एकदमै क्लारिटी फर्स्ट क्लास तपाईँको जस्तो वान पस वान प्लस पहिला पुरानो थियो नोट मात्रै थियो त्योभन्दा एकदमै अपग्रेड गरेको रहेछ र मलाई यसको क्यामेरा क्वालिटी एकदमै राम्रो इमेज क्वालिटी एकदमै राम्रो तपाईँको मिनिमम तपाईँको साइज तपाईँको फोर फाइभ एट एमबीसम्म आउँदोरहेछ र यसको आइफोनसँग पनि कम्पेर गर्दा हुन्छ फर्स्ट क्लास रहेछ र यसको सेकेन्ड पोजेटिब रिभ्यू चाहिँ के छ भने यसको जुन चाहिँ स्टोरेज छ एकदमै तपाईँको ह्याल्पफुल रहेछ टू फिफ्टी सिक्स जिबी टू टू फिफ्टी सिक्स जिबी रहेछ एकदमै तपाईँको अब तपाईँको एकदमै ज्यादा फाइलहरू आँट्छ यसमा तपाईँको फोटो भयो तपाईँको डकुमेन्ट्स भयो तपाईँको भिडियो भयो तपाईँको लाइभ भिडियो भयो एकदमै तपाईँले म्याकसिममै स्टोरेज गर्नु सक्नुहुन्छ र तपाईँले फ्युचरमा पनि तपाईँले यसलाई हेर्न सक्नुहुन्छ र यसको स्पिड पनि एकदमै राम्रो यसको मैले किनेको फोनमा चाहिँ तपाईँको टुएल्ब जिबी ऱ्याम छ यसमा टुएल्ब जिबी ऱ्याम छ र यसलाई मैले पछि गएर एक्सटेन्ड पनि गर्नु सक्छु थ्री जिबी पन्ध्र जिबी ऱ्याममा पनि म यसलाई चलाउन सक्छु एकदमै फास्ट एकदमै फास्ट छ र

इन्टरनेट होल डे चलाउनुहोस् होल डे भिडियो हेर्नोस् तपाईँको ब्याट्री सक्दैन होल डे अनलाइन बस्दा पनि हुन्छ तपाईँको एकदमै राम्रो र मस्ट यसको ह्याल्पफुल चाहिँ के लाग्यो भने चार्जिङ टाइम मैले पुरानो फोनमा त चलाउँथे एकदमै एक घन्टा एक घन्टा दस मिनट लाग्थ्यो र यसमा चाहिँ के खुबी छ भने तपाईँको विदिन थर्टी मिनट्स फुल चार्ज फास्ट चार्जिङ वाथ तपाईँले चार्जर पाउनुहुन्छ तपाईँले यसको साथसाथै सिक्स्टी फाइभ वाट चार्जर जो चाहिँ तपाईँको आधा घन्टाभित्रमा चाहिँ तपाईँको फुल ब्याट्री एकदमै फुल हुन्छ एकदमै सजिलै सुबिस्ता तपैहरूलाई र अर्को चाहिँ यसको के छ भने तपाईँको यसमा कतिवटा युजफुल उयोहरू छ एक्सिबिलिटीहरू छ तपाईँको फास्ट तपाईँको सेक्युरिटी एकदमै राम्रो छ प्राइबेसी सेटअप एकदमै राम्रो छ ब्याट्री राम्रो छ हो र मलाई एकदमै राम्रो लाग्यो र म एमाजोनलाई एकदमै थ्याङ्कयू भन्न चाहन्छु एकदमै राम्रो छ यो फोन